एक लाख निनानब्बे हजार नौ सय नब्बे दुई लाख एकाइस हजार बिस रुपियाँ पाँच लाख छ हजार सात सय पचास नौ लाख अस्सी हजार पच्चिस नौ लाख निनानब्बे हजार नौ सय नब्बे